दाजु तपाईँकोमा मैले अब यो क्यासै दिनुपर्छ कि गुग यो तपाईँले गुगल पेहरू पनि गर्नु हुन्छ होइन किनभने मेरोमा त यहाँनिर ठुल्ठुलो नोट मात्रै छ हो अन्त तपाईँको मा चेन्ज छ भने चाहिँ अब भन्नुहोस् हो अब तपाईँ ड्राइभर मान्छे हो तपाईँकोमा त चेन्ज हुन्छै होला होइन अब यस्तो लामे बाटोमा अब उयो गरेर आएको अब म त सिधै चेन्जहरू पनि गर्न पाइनँ हो पैसा अन्त सिधै अब यतिकै यतिकै उयो गरिकन आएको अन्त केही किनिनँ पनि अब उतै गइकन किन्छु होला हो तर अब तपाईँकोमा चेन्ज छ कि छैन भनेर सोधेको नि गुगल पेहरू हुन्छ भने चाहिँ म गुगल पे त मेरो अहिले उयो छैन हो त्यसै कारणले गर्दाफेरि चाहिँ तपाईँकोमा चेन्ज त छ होला नि होइन चेन्ज छ भने चाहिँ म यहाँनिर मेरो अलिक ठुलै नोटहरू छ त्यसै कारणले गर्दा